मेरो क्षेत्रमा रहेको प्राकृतिक क्षेत्रहरू के के छन् जसलाई चाहिँ म वैश्विक कृतिवादीमा प्रयोग गर्नसक्छु भन्दाखेरि मेरो क्षेत्रमा भएको म समाजलाई नै गतिविधिमा प्रयोग गर्नसक्छु